एक हजार पन्ध्र दस हजार एक सय सात तिन लाख त्रिसठ हजार चार सय पाँच आठ लाख चौबिस हजार चार सय तेह्र सय लाख एकचालिस हजार नौ सय दस